मेरो गाउँको अब कुरा गर्नुपर्दाखेरि चाहिँ अब कसैले गभर्मेन्ट जब पनि गर्नुहुन्छ कसैले प्राइभेट पनि गर्नुहुन्छ अन्त फेरि कसैले चाहिँ खेतीपाती गरेर खानु हुन्छ अन्त कसैले चाहिँ अब बस्तुहरू पालेर गर्नुहुन्छ